मलाई मनपर्ने खानाहरूमध्ये चाहिँ अब हाम्रो साधारण खाना हामी खाइरहेको छौँ हामी नेपाली खाना खान्छौँ त्यही खाना नै मनपर्छ विशेष गरी चाहिँ मलाई रेस्टुरेन्टको खाना चाहिँ मन पर्दैन है म आफै घरमा पकाएर आफैले बनाको खाना नै खानु मनपर्छ अनि घर परिवारलाई पनि म त्यही खाना नै खुवाउनु मनपर्छ मेरो घरमा जो पनि अब परिवारमा गेस्टहरू आउँछ होइन पाहुना पातहरू आउँछ उहाँहरूलाई पनि म म अब घरकै खाना मेरै हातले नै बनाएर खुवाउँछु अब हाम्रो मेन खानेकुरो त त्यही हो भात दाल है सब्जी अब मासुहरूमा अब कुन मासु मन पराउँछ त्यही मासु हो अनि अचारहरूको अब भेराइटी हाम्रो नेपाली अचारहरू धेरै प्रकारको छ जसमा चाहिँ अब गुन्द्रुकको अचार होइन किनामाको अचार तामाको अचार करेलाको अचार अनि हामी धेरै फलफुलहरूबाट पनि बनाउँछौँ है आरुचाको अचारहरू पनि हुन्छ आँपको अचार पनि हुन्छ त्यही कारणले गर्दा आफ्नै हातले नै बनाएको खाना चाहिँ म एकदमै रुचाउँछु अनि मेरो घर परिवार मेरा नानीहरूलाई पनि म यही सल्लाह दिन्छु कि आफूले बनाएको खाना आफूले बनाएर खाएको खाना ताजा खाना होइन आफ्नो घरमा पाकेको सफा अनि ताजा खाना अब यही खानु चाहिँ अब हाम्रो शरीरको लागि चाहिँ एकदमै अब राम्रो हो शरीरको ला शरीरलाई अब हेल्थको लागि चाहिँ अब बाहिरको खाना चाहिँ अब हामी खान्छौँ होइन मुखको स्वादको लागि मात्रै अब मुखमा खाइन्जली मिठो हुन्छ भित्र गएपछि त्यसले नै शरीरलाई हानी गर्छ त्यो कारणले गर्दा चाहिँ अब म पनि अब आउनेवाला नानीहरू जो पनि छ अब मसँग कनसल्ट हुने उहाँहरूलाई चाहिँ म अब यही सल्लाह दिन्छु कि ज जो पनि हुन्छ आफ्नो घरमा जे जस्तो हुन्छ खाना तर आफूले पकाएको आफ्नै घरमा पाकेको खाना चाहिँ अब हामीलाई हामीलाई एकदमै शरीरलाई स्वच्छ राख्ने खाना चाहिँ अब घरकै खाना हो त्यही कारणले गर्दा चाहिँ अब हामीले बाहिरको खानालाई धेर ज्यादा ध्यान नदिएर चाहिँ घरमै भएको जे जति छ खाना त्यही खाना नै घरमै मजाले पकाएर एकदम सफा सुग्घर पारेर एकदमै ताजा गरेर खाने चाहिँ म अब यहाँबाट सल्लाह दिन चाहन्छु